भाइ मैले त चिज पिजा मगएको थिएँ हैन अर्डर गरेको थिएँ तर भाइले त चिज पिजा सँगसँगै चिकन ड्रमिस ड्रमिस्टिकहरू पठाएछ अन्त त्यो मैले अर्डर त गरेको थिइनँ अब मैले त्यो चिकन ड्रमिस्टिकको त के गर्नु पर्ने फ्याँक्नु पर्ने कि खानु पर्ने